हेलो तपाईँ दार्जिलिङको चिप एजेन्ट हुनुहुन्छ है मलाई चाहिँ दार्जिलिङ घुम्नु आउने धेरै रहर थियो जसमा कि मैले सुनेको थिएँ जापानिस ट्याम्पल टाइगर हिल बतासे लुप त्यो तपाईँले घमाइदिनु सक्नुहुन्छ मलाई हजुर म चाहिँ फेमिलीसँग घुम्नु जानु चाहन्छु फेमिलीसँगै आउँछु हजुर फेमिलीसँगै घुम्नु आउनु चाहन्छु म चाहिँ फाइभ डेजको लागि आउनु चाहन्छु हुन्छ अनि मलाई तपाईँले सानो महाकाल धामको विषयमा पनि केही भनिदिनुहोस् न हजुर हुन्छ थ्याङ्क यू